आशिष भाइ कहाँ हुनुहुन्छ हौ तपाईँ हजुर का हुनुहुन्छ तपाईँ भनेको नि ए रङ्गबुलमा अच्छा अँ रङ्गबुलमा अच्छा कति बेला झर्नुहुन्छ तपाईँ हजुर एक घन्टाबादमा एउटा काम थियो हौ मेरो का जाने भन्नुभएको बजार जाने काम थियो मेरो कि इम्पोर्टेन्ट लु के होइन हौ त्यहाँ अलिकति अप्ठ्यारो पऱ्यो नि त घरमा यसो हजुर अच्छा एक घन्टा बादमा आउने अरे अलिक ढिलो हुँदैन यता त्यहाँ मिलाउनुहोस् न यता यता पारा का सोनादा पुराइकन आउने अन्त मलाई ढिलो भयो भने चाहिँ फेरि अन्त अर्को गाडी तिम्रो हैट् तेरिका भाइ कहाँ हौ भाइ अब भाइलाई नै अब गरिरहेको छु मैले छैन गाडी अरू गाडी त्यही छैन र त अन्त कसलाई भनिदिने भाइ अब हैट् तेरिका नगर न त्यसो त तिमी चाहिँ हैट् ल आउनु त आउनु नि अहिले छिटो लु रम अई अर्को गाडी म ट्राई त गर्दै गर्छु कति लिने अन्त पैसा चाहिँ बाह्र सय बाह्र सय त साह्रै भयो नि हौ बजारको अन्त आमामाम हैट् तेरिका अलिक कम्ती गर्नु नि भाइ अब तेलको दाम त बढेको छ नि म पनि त गाउँको मान्छे हो नि त हौ भाइ अलिकिति

अब कम्ती बेसी भएर भएन नि त एउटा अब अहिले भरै फेरि यहाँबाट सट्टै गएर यति देऊँ भनला अब यहाँ यति मिलाएर ढुक्कै मिलाएर ढुक्कै हुन्छ नि त हजुर अच्छा अच्छा तेल हालेर आउने अरे सोनदाबाट ए कति बेला आइपुग्छ अच्छा लु छिटो छिटो आउनु नि त उसो भए अरू गाडी भन्दिनँ है त त्यसो भए हजुर हस् अच्छा ल ल अँ म ढुक्कै बसेँ है अब भन्दिनँ नि अरू गाडी छिट्टो गर्नुपर्छ नि अब मलाई छिटो जानुपर्छ हस्पिटल हजुर ल ल ल ल ल त